मैले अरूलाई नृत्य सिकाउने मौकाको कुरा भन्नु पर्दा चाहिँ म मेरो नानीहरूलाई सिकाउने गर्छु उनीहरूले स्कुलको प्रोग्रामको लागि पनि सिकाएको सिकाउने गर्छु अस्ति मात्र भानु जयन्तीमा नृत्य प्रतियोगितामा नानीले भाग लिएको थियो अनि मैले नै नानीलाई सिकाएको थिएँ अनि जब पनि म मेरो नानीहरूलाई नृत्य सिकाउँछु म मलाई धेरै खुसी अनुभव हुन्छ अनि त्यो समय हामी रमाइलो पनि गर्छौँ